त्यो पहिला सुरुवातमा त जब मैले त्यस फोनलाई चलाएँ एकदमै राम्रो त्यसको क्यामेरा पनि राम्रो म्युजिकको जुन स्पिकरहरू एकदमै राम्रो फोटो खिच्दा पनि राम्रो देखिने तर अहिले लगभग एक वर्षपछि यस फोनले चाहिँ धेरै मलाई सताइरहेको छ जस्तो सताउने कुराहरूमा जस्तो फोन ह्याङ हुने फोटोहरूको स्टोरेज फुल भएर देखाउने अनि एकदमै अब फोन गर्दा पनि एकदमै आफैँ बन्द हुने घरी आफैँ अ खोलिने त्यस्तो प्रकारको समस्याहरू चाहिँ धेरै देखिरहेको छु यो फोन जुन मैले चलाइरहेको छु र यसले गर्दा म एकदमै अब भिभो भी सेभेनको जुन कम्पनी छ त्यो मोबाइलको एकदमै म निराश छु उनीहरूको यस प्रोडक्टदेखि